रेलको सम्बन्धित वर्णन गर्नु पर्दाखेरि चाहिँ पहिला पहिला रेलमा जुन स्लिपरमा हामी चढ्ने थियौँ र त्यहाँनेरि अहिले पुरै फाल्तु मान्छेहरू विशेष आउने गर्दथ्यो जसको हातमा टिकट छैन उनीहरूले सिटमा आएर बसेर सुतिदिएर गर्ने गर्दथ्यो हल्ला भरे चोरी चकरा हुँदथ्यो तर अहिले फिलहाल त्यो रेलमा मैले देख्दाखेरि त्यस्तो हुँदैन र एकदम राम्रो भइरहेको रेलको यात्रा एकदम राम्रो भइरहेको छ अहिले फिलहालको कुरा गरौँ भन्दा स अहिले समयमा चाहिँ राम्रो छ रेल